कृषि पशुहरूको प्रयोग चाहिँ हामीलाई अब खेत बारीतिर हामीले प्रयोग गर्छौँ जस्तै अब मलहरू सब्जीहरू पनि मलबेगर हुँदैन सब्जीमा पनि मल लाउनु पर्छ अनि मकै कोदो धानहरू लाउँदाखेरि पनि मलको प्रयोग गर्नुपर्छ हामीले अनि सब्जीहरूमा त मल बेगर केही पनि हुँदैन हामीले मललाई धेरै कुरामा प्रयोग गर्नु सक्छोैँ अनि मलहरू लायो भने सब्जीहरू एकदमै राम्रो भएर आउँछ हामीले यसको प्रयोग थरी थरी गर्नु सक्छौँ सब्जीमा बारीमा धान कोदोमा यस्तै हर कुरामा अदुवाहरू रोप्नुमा सबैमा हामीलाई मलको जरुरत पर्छ अनि यो मल चाहिँ हामीलाई पशुहरूको उयसबाट मिल्छ र हामी त्यही मलको प्रयोग गरेर चाहिँ हामीले हाम्रो अर्ग्यानिक सब्जीहरू उब्जाउन सक्छौँ